पूजा आजामा है अब सांस्कृतिक अब कार्यक्रम प्रोग्रा अब त्यसको अब प्रोग्राममा चाहिँ अब मलाई चाहिँ आएको भनेको चाहिँ एउटा राई डा अब नृत्य त्यो चाहिँ एकदमै राम्रो आउँछ मलाई होइन त्यसमा चाहिँ आफ्नो आफ्नो अब जातिको वेशभूषा लगाएर है चौबन्दी चोली त्यसमा सिरबन्दी नाकमा फुलीहरू लगाएर चाहिँ त्यसमा चाहिँ अब नाच्नु चाहिँ मलाई आउँछ र चाहिँ म चाहिँ अब त्यही नाच चाहिँ एकदमै मनपर्छ र नाच्छु के मलाई मनपर्छ त्यो चाहिँ अनि त्यति नै हो अरू अब पूजा आजाको लागि चाहिँ सांस्कृतिक डान्स चाहिँ हो त्यो एकदमै राम्रो हुन्छ अब सबै बसेर दस बाह्र अब बिस पचिस जनाको ग्रुपले नाच्ने हो त्यो चाहिँ होइन मज्जा आउँछ त्यो वरिपरि अब बिचमा चाहिँ अब एउटा ख किला गाडेको हुन्छ त्यसको वरिपरि चाहिँ अब डान नाच्दै अब त्यसको वरिपरि चाहिँ घुम्नु पर्छ कि एकदमै राम्रो रमाइलो देख्छ के हेर्नेलाई चाहिँ एकदमै मनोरम चाहिँ अब मनोरञ्जन हुन्छ त्यो हेर्न चाहिँ एकदमै रमाइलो लाग्छ त्यो चाहिँ अब एकदमै सांस्कृतिक अब वेशभूषा लगाएर अब आफ्नो गीतमा आफ्नो जातको गीतमा नाच्दाखेरि अब होइन एकदमै राम्रो देख्न एकदमै रमाइलो देख्छ क्या